सामान्यता म दिउँसोको खानामा दाल भात सब्जी अचार र यसमा कहिले काहीँ मासु र रातिको खानामा चाहिँ प्रायः साधारण खाना जस्तै रोटी र सादा सब्जी नै पकाउने गर्दछु